नमस्कार हजुर कस्तो हुनु हुन्छ चामल कुन कुन पाइन्छ होला हौ तपाईँकोमा यसो चामल सकियो कि लिनु आएको हो घरमा त अब अस्तिसम्म त कुन चाहिँ तिबार कि दुबर के खाइरहेको थियो अलिक मलाई चाहिँ साह्रो महँगो लाग्यो तपाईँकोमा अलिकति रिजनेबल प्राइजमा कुन चाहिँ राम्रो पाइन्छ होला यसो भन्नु होस् न अन्त यो अन्त तिबार र दुबर भन्दा पनि महँगो हो कि त्यो भन्दा अलिक सस्तो हो दा ए त्यसो भए अल् अलिक अल् अल् अलिक अलिक अलिक सस्तोको गर्नु होस् न यहाँ घरमा अनि यो जहान पनि धेरै छ फेरि हो अन्त साह्रो परिहाल्छ नि लु देखाउनु होस् न त अनि हजुर ए त्यो चाहिँ मलाई त्यस्तो तपाईँको धेरै होइन कि मलाई त्यस्तो तपाईँको तिस चालिस रुप्पेसम्मको यसो ठिकठाक केजीमा पाइयो भने राम्रो हुन्थ्यो एक बस्ता लिएर जान्थेँ नि म

ए हुन्छ हुन्छ त्यसो यो यो एक बस्ता प्याक गरिदिनु होस् साथै मलाई एक काम गर्नु होस् न मलाई मुगी दाल पनि दिनु होस् न कसरी छ मुगी दाल आम्मामामामामा एक सय चालिस कम्ती वालाको फेरि राम्रो नहोला एक सय चालिस अलिक कम्ती गर्नु होस् न अलिक हुँदैन अलिकति डिस्काउन्ट गरिदिनु नि मैले तपाईँको दोकानदेखिको एकदम रेगुलर लाने हो कि सधैँभरि आएर तपाईँले यसो तर यसो के भन्छ दाम चाहिँ मिलाइदिनु पऱ्यो नि त अब यति साह्रो एक सय चालिस रुप्पे केजी एउटा दालको भन्यो भने त मरिहाल्छ नि त अनि हुन्छ ल त्यसो भए अहिले अहिलेको लागि एक प्याकेट चामल र एक किलो दाल प्याक गरिदिनु होस् न ल हुन्छ